म बसेको जगाबाट चाहिँ ब्याङ्क जानु दस पन्ध्र मिनट लाग्छ अनि हाम्रो गाउँमा एजेन्टहरू पनि वृद्धहरूलाई सेवा दिनको लागि कोही कोही बेला आएर सेवा दिने नै गर्छन् र कतिवटा कुराहरू नबुझेको कुराहरूलाई पनि उहाँहरूले बुझाएर हामीलाई वृद्धहरूलाई बुझाएर वृद्धहरूले बुझेनन् भने हामीलाई बुझाएर पनि उहाँहरूले सेवा दिने चाहिँ कोसिस गर्छन्